हेलो यो एरिनेट ट्राभेल एजेन्सी म सोनिका छेत्री मैले तपाईँहरूकोबाट एउटा कार बुक गरेको थिएँ र समयमा नआएको कारणले गर्दाखेरि म यो कार क्यान्सल गर्नु चाहन्छु किन भन्दा मलाई समयमा पुग्नु थियो र म अर्को कार लिएर गइसकेँ